हेलो म रोहित लामा बात गर्दैछु के यो श्री कृष्ण ट्राभल्स हो हजुर मैले तपाईँहरूको एजेन्सीबाट एउटा क्याब बुक गरेको थिएँ भोलि ट्राभल गर्नुको लागि जुन चाहिँ चाहिँ मो क्यान्सल गराउन चाहन्छु यो क्यान्सल गराएर यो यसको मैले सबै पेमेन्टहरू पे गरिसकेँ छु जुन चाहिँ मलाई रिफन्ड गरी दिनुहोस् मेरो नम्बर यो मेरो पेटिएम नम्बरमा गरिदिनुहोस् होला मेरो पेटिएम नम्बर चाहिँ हो एट नाइन टु सेभेन थ्री जिरो सेभेन फोर फाइभ एट यसमा नै पे गरिदिनुहोस् होला थ्याङ्क्यु